अब टेक्नोलोजीले गर्दा चाहिँ अब यातायात उद्योगलाई चाहिँ अब अहिले चाहिँ पुरा डेभलप गरेको जस्तो लाग्छ किनभने अब हामी अब कहीँ जानुपऱ्यो भने अब अनलाइन बुकिङहरू गर्नुपर्छ जस्तै अब क्याबहरू भयो हो ठुल्ठुलो सिटिजहरूमा त अब क्याबहरू आफ्नो एड्रेस दियो भने उनीहरू पिक गर्नु पनि आइहाल्छ अन्त ड्रप गर्नु पनि आइहाल्छ अनि अब सबै अब जति पनि टिकटहरू छ सबै अहिले त अनलाइन बुकिङ नै त हुन्छ अनि रेलवेको टिकटदेखिको अब एरोप्लेनको टिकटदेखिको सबै अब अनलाइन बुकिङ गर्नुपर्छ है अनि यसको लागि चाहिँ अब डिफरेन्ट डिफरेन्ट एपहरू हुन्छ जस्तै अब रेलवेको आफ्नै एप हुन्छ अन्त एयरलाइन्सको आफ्नै एप हुन्छ हो अनि यो कुराले गर्दा चाहिँ अब अहिले चाहिँ अब धेरै अब सुविधा भएको छ मान्छेहरूलाई चाहिँ हो अनि अहिले त अब लाइसिन्सहरूको लागि पनि सबै त अब अनलाइन फर्महरू फिल गरेर हो सबै अब अब अनलाइन नै अब सबै भइहाल्छ अब अनलाइन नै निक्लिन्छ गएर त्यहाँ भेरिफाईहरू गर्नु मात्रै जानुपर्छ अब लाइसेन्सको लागि अब ट्रेनिङ गर्नु मात्रै त्यो लाइसेन्स आउनु अगाडि चाहिँ त्यो जुन चाहिँ त्यो ट्रेन ट्रेनर्सहरूलाई चाहिँ बोलाएर अब उनीहरूले ट्रेनिङ दिन्छ अब उनीहरूले सक्छ कि सक्दैन अब त्यही हेरेर मात्रै उनीहरूले चाहिँ अब लाइसेन्सहरू अब उनीहरूलाई अब जो पार्टिसिपेन्ट छ उनीहरूलाई अब लाइसेन्सहरू प्रोभाइड गर्छ जस्तो लाग्छ अहिले अब पहिला चाहिँ अब एउटा जगामा गएर अब लाइन बसेर टिकटहरू काट्नुपर्थ्यो तर अहिले चाहिँ अब डिजिटली चाहिँ अब एकदमै हेल्प भएको छ है अब टेक्नोलजिस एकदम एडभान्स भएको छ स्मार्ट फोन्सहरू अब स्मार्ट फोनमा त सबै त आइहाल्छ अनि हामी अब जे पनि गर्नु छ अब प्रायः त अब ट्राभल गर्दाखेरि अब टिकटहरू काट्नु अब सबै अनलाइन नै भइहाल्छ अनलाइन नै बुक गऱ्यो हो अनि त्यही अकोर्डिङ नै अब टिकटहरू तपाईँले पाउनु सक्नुहुन्छ प्राइजहरू पनि हामी त्यहीँ देख्न सकिहाल्छौँ अनि अब ठुल्ठुलो मेट्रोसिटिजहरूमा त अब क्याबहरू पनि अब अनलाइन बुकिङ गरेर आउँछ ल्याउनु पुऱ्याउनु सबै